म चाहिँ यो मेरो अब बाली बढाउनुको लागि चाहिँ म चाहिँ अब अब गाईको मल हाल्छु त्यहाँदेखि पानीहरू हाल्छु अब यो धनियाँहरूलाई चाहिँ म अब फर्स्ट रोप्दा त अब रोप्छु त्यहाँदेखि अब परालहरूले छोप्छु परालहरूले छोप्छु त्यहाँदेखि परालले छोपेर अब त्यो निकालेर अब पानीहरू हाल्छु त्यसलाई अब त्यसलाई अब गउँतहरू नै हाल्नुपर्छ अब गाईको गउँतहरू हाल्नुपर्छ त्यो अब उयेसको लागि चाहिँ अब के अरे त्यो किरा फटेङ्ग्राको लागि चाहिँ अब म त्यो अब पुतलाहरू बनाएर राख्छु किरा अब केही भगाउनु खाने दिँदैन कि अब चर मिर्गहरू आउँछ चराहरू आउँछ त्यसको लागि चाहिँ अब म बारबेर गरेर त्यही गरेर राख्छु त्यसमा चाहिँ अब पानी हाल्नुपऱ्यो गाईको मल हाल्नुपऱ्यो त्यसलाई स्याहार्नु पऱ्यो त्यसलाई अब झारहरू उखालेर स्याहारेर माटोहरू लगाउनु पऱ्यो त्यसको लागि चाहिँ अब धेरै मिहिनेतहरू छ त्यसको लागि सबै कुरो गर्नुपऱ्यो त्यसलाई टाइम टाइममा मलहरू दिनुपर्यो टाइम टाइममा पानी दिनुपऱ्यो त्यसलाई गोड्नु पऱ्यो त्यसको झारहरू गोड्नु पऱ्यो